दाजु भोलि चाहिँ सिलगडी जाऊँ सिलगडी जाऊँ भनेको अन्त हामी चाहिँ चारजना छ फिलहाल म चाहिँ यता साङ्सेमा छु अन्त तपाईँको गाडी बुक गरौँ भनेको थियो न त हो अन्त भोलि माथि कोठीमा दस बजी भित्रमा आइदिनु हुन्छ तपाईँ